हलो ए अँ ए तिम्रो नाम त युहान त कुनचाहिँ क्लासमा तिमी पढ्छ ए नाम त के पो ए अँ तिमी अब सुन त नानी तिमी बिमार छौ भने चाहिँ तिमीले स्कुलमा एउटा तिमीले एउटा के हरे लेटर पठाउनुपर्छ हो अनि त चाहिँ तिम्रो यहाँ एटेन्डेन्स हुन्छ अनि त यदि तिमी अब अलिक सन्चो भयो भने चाहिँ स्कुल आउनैपर्छ अब इक्जामको टाइममा अलिकति इम्पोर्टेन्ट नै हुन्छ एटेन्डेन्स पनि अँ त्यसको लागि चाहिँ तिमीले नि गार्जेनलाई तिम्रो प्यारेन्ट्सलाई भन्नु एउटा एप्लिकेसन लेख्नुपर्छ त्यो एप्लिकेसन चाहिँ तिमीले गार्जेनको हातमा पठाउनुपर्छ अँ अब तिमी ये तिमी जब अब स्कुल आउँछ नि त्यति बेला चाहिँ तिमीले त्यो डक्टरी रिपोर्ट र अनि त तिम्रो एप्लिकेसन फेरि अझै एउटा एप्लिकेसन लेखेर तिमी स्कुल आउनुपर्छ त्यहाँदेखिन् चाहिँ मलाई भेट्नु त्याहाँबाट मात्रै तिमीलाई स्कुलमा मतलब क्लासमा बस्नु अलाउ गर्छ ल ए अँ होइन होइन तिमी स्कुल आएपछि म तिम्रो क्लास टिचरलाई भन्छु नि अनि त तिम्रो जति पनि तिम्रो क्लासहरू एब्सेन्ट भएको छ त्यो कभर गर्नु सक्नुपऱ्यो अनि त प्यारेन्ट्सलाई भन्नु एकपल्ट फेरि तिमीले मात्रै मसँग बात मारेर हुँदैन तिम्रो घरको गार्जेनले पनि बात गर्नुपर्छ अब तिमी यदि आउनु सकेन सकेन भने चाहिँ स्कुलमा चाहिँ प्यारेन्ट्सलाई पठाउनु नि एकपल्ट ए ए बेड रेस्ट गर तर अब अलिकति हेर है इक्जाम अब नेक्स्ट मन्थ हो तिमीलाई पनि थाहा छ अनि त इम्पोर्टेन्स चाहिँ अब यसो साथीहरूलाई पनि सोद्धै गर्नु स्कुलमा जब तिमी आउँछौ त्यहाँबाट म टिचर्सहरूसँग कन्सल्ट गरेर तिम्रो इम्पोर्टेन्सहरू पनि दिन्छु नि ए त्यो केही प्रोब्लम छैन तिमी दुई दुई हफ्ता रेस्ट गर त्यहाँबाट तिमी फेरि डक्टरकोमा जाऊ त्यहाँबाट त्योपिछे चाहिँ तिमी स्कुल एकपल्ट चाहिँ स्कुल आउनू प्यारेन्ट्ससँग अनि त तिम्रो सबै रिपोर्टहरू पनि ल्याउनू अनि त एप्लिकेसन ल्याउनू यहाँ मिलाइहाल्छ हामी ल ए ल ल आफ्नो याद गर्नू अनि त स्कुल राम्रो अरू स्कुल त आउन सकेन घरमा पनि पढ्दै गर्नू ल ल